मैले गरेको नृत्य प्रति प्रतियोगिताको बारेमा भन्नु पर्दा जब म दसौँ कक्षामा थिएँ मैले स्कुलमा टिचर्स डेमा साथीहरूसित नेपाली मारुनी नृत्य गरेको थिएँ त्यो नृत्य अति नै राम्रो भएको थियो अनि गुरुमाहरू सबैले धेरै मन पराएका थिए अनि त्यो दिन धेरै रमाइलो भएको थियो